यो ब्लु लेगन रेसटुरेन्ट हो हजुर तपाईँहरूको खानाहरू के के प पाइन्छ त्यहाँनिर

मलाई चौमिन चिकन चौमिन गरिदिनुहोस् न दुई प्लेट कसरि हो हजुर हजुर

हुन्छ कति टाइम लाग्छ हजुर पन्ध्र मिनट हुन्छ हुन्छ मलाई यो थाना लाइन यो रोड साइडमा ल्याइ दिनुहोस् न ल